साथी कस्तो छौ तिमी म पनि त भर्खरै मात्र आइपुगेको अँ फ्लाइट छिटै थियो त्यस्तो साह्रो थाकेको त छुइनँ

जतिसम्म मलाई थाहा छ कि लाइक यसरी अब घुमेर आउँदा होइन यसरी अर्को जग्गा लाई बुझेर आउँदाखेरि चाहिँ मलाई लाग्छ कि इन्डिया चाहिँ हाम्रो हाम्रो भारत देश चाहिँ साह्रै नै पछाडि नै छुटिएको रहेछ हौ अनि भन न अन्त उतानिर लन्डनमा चाहिँ नि ट्राफिक कसरी हुन्छ नि ट्राफिक आउँदाखेरि पनि कसरी म्यानेज गर्ने होइन एउटा म्यानेजमेन्ट हुँदो रहेछ ट्राफिक ट्राफिक हुँदाखेरि पनि जस्तो हाम्रो अब इन्डियामा ट्राफिक हुँदाखेरि कस्तो डरलाग्दो हुन्छ होइन घरि यता यता पो झगडा हुँदैछ घरि उता पो त्यहीमाथि साउन्ड पल्युसन हर्न बजाएको बजाएकै होइन फेरि लन्डनमा चाहिँ त्यस्तो हुँदैन रहेछ त्यहाँनिर चाहिँ सबभन्दा ठुलो चाहिँ इफ द्याट ट्राफिक छ हुँदैछ भने चाहिँ कसैले हर्न बजाउन पाउँदैन रहेछ होइन अनिखेरि चाहिँ अनि स्पेसली यस्तो जग्गामा हर्न बजाउन पाउँदैन रहेछ जो चाहिँ हस्पिटलहरूको छेउमा होस् हुन्छ नि त्यस्तोहरूको छेउमा चाहिँ बजाउनु पाउँदैन रहेछ अनि यहाँनिरको तिमीलाई थाहा छैन गार्बेज सिस्टम जहाँ जहाँ देख्यो मैला त्यही फ्याँकिरहेको हुन्छ होइन त्यहाँनिर चाहिँ एकदमै त्यस्तो हुँदैन अब तिमीले दुई दुई मिनटमा डस्टबिन पाइबस्छ हुन्छ नि डस्टबिन पाएको त्यो डस्टबिनहरूमा पनि मैला ओभरलोड भएको त्यस्तो पनि होइन एकदम सफा क्या हुन्छ नि दिन दिनमा आएर त्यो गार्बेज उठाउने मान्छेहरूले आएर त्यहाँनिरको मैलाहरू सबै उठाएर हुन्छ नि फ्याँकिदिँदो रहेछ त्यस्तो गर्दो रहेछ एकदम सफा हुन्छ नि पब्लिक टोइलेट त झन् आमामाम् कस्तो सफा नि कस्तो मज्जाले एज इफ त्यहाँनिरको हाम्रो घर हुन्छ नि सबैको आफ्नो आफ्नो घर जस्तो त्यसरी मज्जाले सफा गरेर राख्दोरहेछ होइन अनि त्यहाँको मान्छेहरूले पनि अब इन्डियाको मान्छेहरू त कस्तो छ भनेपछि अब जान्छ त्यहीँ फ्याँकिदिन्छ एच पब्लिक टोइलेट त हो भनेर तर त्यहाँको मान्छेहरू चाहिँ पुरा सफा गरेर राखिदिँदो रहेछ हुन्छ नि हामीले सफा गर्नुपर्छ भन्ने खालको त्यस्तो माइन्डसेट राखेर हिँड्दोरहेछ मज्जा मज्जाको हुँदोरहेछ त्यहाँनिर हो अनिखेरि त्यहाँनिर रोडहरू पनि सफा अनि भित्ताहरूमा पनि कोरेको नहुने थुक्नु जहाँ पायो त्यहीँ दिँदैन रहेछ

सेक्युरिटी पनि त्यस्तै अब पेट्रोलिङ गर्नु आइबस्दो रहेछ पुलिस राति राति होइन अनिखेरि चाहिँ जग्गा जग्गामा गएर यसरी गाडीमा पनि पेट्रोलिङ गर्दो रहेछ हिँड्दै हिँड्दै हिँड्दै पनि गर्दो रहेछ सेफ्टी पनि राम्रो रहेछ हौ लाइक इन्डिया इन्डिया जस्तो त्यस्तो साह्रो चाहिँ साह्रो पर्दैन रहेछ हो खानाहरू पनि राम्रो थियो नि त्यहाँनिर खानाहरू पनि राम्रो थियो तर मलाई सबभन्दा चाहिँ के लाग्यो भन्दाखेरि चाहिँ त्यहाँको हुन्छ नि त्यहाँको सिस्टम चाहिँ हाम्रो इन्डियाकोभन्दा चाहिँ राम्रो रहेछ म्यानेजमेन्ट सिस्टमहरू हुन्छ नि त्यही कारण चाहिँ हाम्रो इन्डिया चाहिँ अलिकति पछाडी नै बसेको छ जस्तो लाग्यो मलाई त्यो हेरेर चाहिँ हेरेरै त्यस्तो लाग्यो नि मलाई राम्रो राम्रो उनीहरू राम्रो मज्जाले हुन्छ नि त्यहाँको मान्छेहरू पनि राम्रो एप्रिसिएट सबैलाई हुन्छ नि अब सहयोग गर्ने हेल्प गर्ने हुनु त इन्डियाको मान्छेले पनि हेल्प गर्छ हेल्प गर्दैन त होइन तर पनि अब हुन्छ नि एकप्रकारको डच त्यति साह्रो छिटो हुन्छ नि अब अबुइ यो त त्यस्तो होला भन्ने नसोच्ने हुन्छ नि एकदम राम्रो भइरहेको त्यहाँनिर सबैले एक अर्कालाई जानेर रोडहरू यताउता भयो बुझेन होइन त्यहाँदेखि बाटो बिर्स्यो भने मज्जाले भनिदिने नरिसाउने त्यस्तो खालके रहेछ अनि मलाई पुरा मनपर्यो अँ गएँ नि म कता कता गएँ लन्डन ब्रिज गएँ लन्डन ब्रिजमा झन् लन्डन ब्रिज झन् जस्तो देखाउँदो रहेछ नि त्योभन्दा त कता लामो रहेछ भन न आम्बो अँ मैले फोटोजहरू मैले खिचेको छु कि म फोटोजहरू तिमीलाई पठाइदिँदैछु ल ल ल ल वाट्सएपमा पठाइदिन्छु बाई